मैले आफ्नो शिक्षाकै विषयमा भन्नुपर्दाखेरि चाहिँ मैले आफ्नो स्कुली शिक्षा यानि कि विद्यालयको शिक्षा चाहिँ कालेबुङमै पश्चिम बङ्गाल सरकारको अध्ययनमा गरेको छु र त्यसपश्चात मैले आफ्नो महाविद्यालयको शिक्षा चाहिँ कलकत्ता विश्वविद्यालयबाट प्राप्त गरेको यानि कि मैले कलकत्ता विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकको उपाधि ग्रहण गरेको छु त्यसपश्चात पश्चात चाहिँ म अहिले भा कालिम्पोङकै कालिम्पोङ गभर्मेन्ट पिटिटिआई भन्ने हुन्छु यानि कि कालिम्पोङ सरकारी प्राथमिक शिक्षक प्रशिक्षण संस्थानमा चाहिँ डिएलएड यानि कि डिप्लोमा इन एलिमेन्टरी एजुकेसन जो एउटा शिक्षकको हुनुको निम्ति आठौँ श्रेणी श्रेणीसम्मको यानि कि उच्च प्राथमिक स्तरको शिक्षक हुनुको निम्ति एकदमै महत्त्वपूर्ण आवश्यक डिग्री हो त्यो अध्ययन गर्दैछु र मैले अध्ययनको क्रममा चाहिँ कलकत्ता विश्वविद्यालयबाट बङ्गाली भाषामा डिप्लोमा पनि अध्ययन गरेको छु र सँगसँगै मैले अध्ययनकै क्रममा भन्नुपर्दाखेरि

कलकत्ता विश्वविद्यालयकै एक एक छोरबाट कम्प्युटर विषयमा पनि डिप्लोमाको अध्ययन गरेको छु र मलाई अ आफ्नो शिक्षाको विषयमै भन्नुपर्दाखेरि पनि अहिले मैले जुन शिक्षा प्राप्त गर्दैछु डिएलएडको कोर्स यो डिएलएड कोर्समा चाहिँ मैले के देख्दैछु भन्दाखेरि हामी विभिन्न स्तरको शिक्षक हुनको निम्ति जे जे पनि उपयुक्त हाम्रा तक्निकी एवम् विशेषताहरू छ त्यसको अध्ययन गर्दछौँ जस्तै हामी यहाँनिर डिएलएड कोडमा कोर्समा किताबी थ्योरिटिकल सैद्धान्तिक ज्ञान मात्र नभएर वास्तविक जीवनमा शिक्षकले कसरी पढाउनुपर्ने शिक्षकको आचरण कस्तो हुनुपर्ने शिक्षकले आफ्नो सामु विद्यार्थीहरूलाई कस्तो किसिमको व्यवहार गर्नुपर्ने त्यसको पनि अध्ययन गर्छौँ त्यसको पनि परोक्ष रूपमा हामी अध्ययन गरेको पाउँछौँ र यस संस्थानमा आएर हामीले केवल एउटा शिक्षक मात्र नभएर एउटा असल शिक्षक कसरी बनिनुपर्ने त्यसमा पनि अध्ययन गरेर आएको छु त्यसरी नै हामीले हेर्दै जाँदाखेरि नेपाली भाषाको माध्यम रहेको यस संस्थानमा हामी आएको हुनाले गर्दाखेरि नेपाली भाषामा कसरी पढाउनुपर्ने कसरी अध्ययन गराउनुपर्ने र नेपाली भाषामा नै बाल बालिकाहरूलाई विभिन्न शिशुकेन्द्रित त्यसरी नै अब्जर्भेसन जस्ता विभिन्न स्किलहरू यानि कि सिपहरू हालेर कसरी पढाउनुपर्ने उनीहरूलाई अध्ययन कसरी गराउनुपर्ने त्यसको पनि जानकारी लिँदैछु एउटा मैले आफ्नो यदि शिक्षाकै विषयमा भन्नुपर्ने भने कलकत्ता विश्वविद्यालयबाट मैले जतिखेर राजनीतिशास्त्रमा राजनीतिशास्त्रमा अध्ययन गर्दैथेँ त्यो राजनीतिशास्त्रमा अध्ययन गर्दाखेरि मैले देश विदेश विदेशको संविधानहरूको मूल्याङ्कन गर्ने समय पाएँ र सँगसँगै हाम्रो भारतको संविधानको र संविधानको माथि तल माथिल्लो तल्लो भाकाहरू पढ्नु पाएँ र हाम्रो संविधानले कस्तो कस्तो अधिकार हामीलाई दिएको छ त्यसको पनि अध्ययन गर्नु पाएँ शिक्षाको विषयमा भन्नुपर्दाखेरि मैले राजनीतिशास्त्रमा जतिखेर स्नातकको उपाधि ग्रहण गरेँ त्यति बेला मलाई अत्यन्तै राम्रो लागेको थियो किनकि हामी यो राजनीतिकशास्त्र चाहिँ सैद्धान्तिक ज्ञान मात्र होइन यो वास्तविकमा हाम्रो जीवनमा घटिरहेको घटनाहरूलाई पनि हामी अध्ययन गर्नुसक्छौँ ती घटनाहरूलाई कसरी हामीले टेकल गर्नसक्छौँ ती घटनाहरूलाई कसरी सम्हाल्नुसक्छौँ ती विषयमा पनि हामी अध्ययन गर्नसक्छौँ र मलाई त्यो चाहिँ आफ्नो शिक्षा विषयमा एकदमै राम्रो लाग्न गइरहेको छ